अब हामीले एउटा बगैँचालाई सुन्दर र व्यवस्थित बनाउनका लागि चाहिँ अब कतिको महँगो सस्तो भन्दा आफ्नो मिहिनेत हेरेर अब महँगो सस्तो हुन्छन् है अब हामीले एउटा फ्लावर अब फुललाई है पटमा लगायौँ अलिकति मल लगायो पटमा लगायो जतासुकै ल्याङफ्याङ राख्यौँ भने अब त्यो त्यही अनुसारले उयो हुन्छन् तर हामीले अब एउटा गा बगैँचा बनाए पछि चाहिँ है त्यसलाई चाहिँ एकदमै स्याहार सुसार गरेर राख्नु पर्छन् जस्तै अब फुलहरूलाई आब फुलको भेरा अब फरक भेराइटिहरू धेरै हुन्छन् त्यसलाई अब कुन चाहिँ फुललाई कस्तो प्रकारले राख्नुपर्छ कुन चाहिँ फुललाई कस्तो प्रकारले त्यो सबै अब हामीले याद गरेर गर्नु पर्छन् है अनि अब झरीको मौसममा ठुलो ठुलो हट हाउसहरू बनाएर हामीले त्यसलाई हट हाउसलाई वरिपरि ग्रीन ग्रीन उयोहरू लगाएर छेक छेकथामहरू गर्नु पर्छन् है माथि सेतो अब लाइट आउने प्लास्टिकहरूले छानाहरू दिएको हुनुपर्छन् त्यो भएर अब त्यही आफ्नो मिहिनेत अनुसार चाहिँ आफूले गरेको काम अनुसार महँगो सस्तो हुन्छन् झरीको मौसममा अब फुलहरूलाई एकदमै भित्र सुक्खा ठाउँमा राखेर राख्नु पर्छन् बाहिर अब फुल ठक्क रोप्यो बाहिर झरेको पनि फ्यात्त बाहिरहरू फ्याँकिराख्यो भने अब त्यसलाई हामीले सस्तै प्रकारले देख्न सक्छौँ तर अब हामीले फुलहरूलाई एकदमै स्याहार सुसार गरेर हट हाउसहरू बनाएर भित्र राख्न पर्छन् वेदर आनुसार मौसम अनुसार त्यो भएर हट हाउसहरू बनाउनु ठुलो बारीहरू चाहियो हामीलाई ठुलो ठाउँहरू चाहियो त्यसलाई अब बाँसहरू लिएर सर सामानहरू ल्याएर राम्रो खालको प्लास्टिक अब हट हाउसलाई चाहिने सामानहरू ल्याएर गर्दाखेरि अब महँगै पर्छ हट हाउसहरू फुलको अब भेराइटिहरू पनि राम्रो राख्नुपर्यो महँगो फुलहरू राख्नुपर्यो प्लान्टहरू राख्नुपर्यो त्यो भएर आफ्नो मिहिनेत अनुसार सस्तो महँगो पर्छन् अब जाडो महिनामा फुललाई सुक्खा गरेर राख्नुपर्यो पानीहरू कम्ती हाल्नुपर्यो पानीको अब यो रेनी सिजनमा फुललाई हट हाउसभित्र राख्नुपर्यो अनि फुले पछि पछि अक्टोबर नोभेम्बरको टाइममा बाहिर निकालेर राख्नुपर्यो मलजल राम्रो लगाुनु पर्यो है फुललाई अब किराहरू नलाग्ने दबाईहरू लगाउनुपर्यो त्यो भएर अब महँगै पर्छ तर अब फुल रोप्यौँ हामीले जतासुकै प्लास्टिकमा आब पोलिथिन प्लास्टिकमा रोप्यौँ ठ्याक्क बाहिर राख्यौँ त्यसलाई मलजल पनि राम्रो गरेन पानीम राम्रो गरेन दब किरालाई दबाईहरूम हालेन भने हामीलाई सस्तै प्रकारको पर्छ